ए बिहान उठेपछि मेरो चाहिँ बिहान उठेर नुहाइ धुवाइ गऱ्यो है त्यसको बादमा पूजा गऱ्यो त्यहाँबाट बिहानको के अरे ब्रेकफास्टहरू बनायो ब्रेकफास्टहरू बनाएर सबैलाई स्कुल पठाइसकेपछि म पनि ड्युटी जान्छु र दिनभरि त ड्युटीमै हुनछ त्यसको बादमा डिइ ड्युटीबाट फर्किसके पछि ट्युसन् हुन्छ बेलुका सात बजीसम्म ट्युसन पढाउँछु ट्युसन सकेपछि चाहिँ फेरि बेलुकाको खाना साना खाए बनाएर खाना साना खाएर बेलुकाको धन्दा गरिसकेपछि चाहिँ अनि मात्रै मेरो चाहिँ अलिक फुर्सद हुन्छ